हेलो ए होइन हौ तपाईँको त्यतातिर सब्जी छ ए होइन हौ उयो के अरे सब्जी उठाउन आउनुपर्यो भनेर के पर्सी शुक्रवारको दिन छ कि छैन भनेर नि हुन्छ अस्तितिर त कोहरू आउँदै थियो हौ मला मलाई त दिनुभएन त सब्जी त अन्त ए हो मलाई राखिदिनु पर्छ नि अन्त पोहोर त मैले पोहोर डल्लै मैले उठाएको योपालि राखिदिनु पर्छ नि त अन्त यसो खबरै गरेको भए नि हुन्थ्यो कति जस्तो हुन्छ ए कति जस्तो हुन्छ झिङ्गिनी सिमी बोडीहरू बीँहरू खालि सात आठ किलो मात्रै अलिक निकाल्दे यसो सिला साङ्ला गरेर भए नि अलिकति निकाल्दे न

साँच्चै भन्दा नि त्यहाँ लौका छैन ए तपाईँहरूकोतिर छैन लौका अन्त चालिस रुपियाँ केजि लौका अन्त कस्तो अन्त बारीमै त्यत्रो अन्त चालिस रुपियाँ मँहगो परेन अन्त हामीलाई कति लगेर कतिमा लगेर बेच्नु अन्त बजारमा अन्त आम्माम अन्त अस्ति त्यो डम्बर दाजुहेरले चै कसरी दियो तपाईँहरूलाई के अरे सब उयो भाउ बीँ बोडी एता उता भने न हप्तै पछि आउँछ उनीहरू ए भने पछि गाउँभरीको उठाइसक्छ क्या हो है ए भने पछि त टाकटुक उठाइ सकेछ क्या हो है उसले त टाकटुक उठाइ सकेछ क्या हो है हामीलाई गरी खान नदिने भयो हौ मराहरूले

ए हो दुध पनि पाउँछ तपाईँहरूकोतिर

ए सब्जी मात्रै हो अहिले चाहिँ ए यो हप्ता चाहिँ सब्जी नै लैजाउँला कि मलाई राखिदिनुहोस् है अरूलाई नदिनुहोस् है आयो भने नि मैले भनेको छ भनिदिनुहोस् है हुन्छ हुन्छ म शुक्रवार दुई बजीतिर आउँछु नि ल सब्जी लिन आउँछु अलिक टिपेर राखिदिनुहोस् है